र बागवानी सुरु गर्नाका लागि चाहिँ मलाई सर्वप्रथम चाहिँ म एउटा पार्कमा गएको थिएँ है र त्यो पार्क चाहिँ मेरो घरबाट एकदमै नजिक छ र त्यो पार्कमा चाहिँ म जहिले पनि हिँड्नु जान्थेँ वाक गर्नु जान्थेँ किनभने आफ्नो हेल्थको लागि राम्रो हो वाक गरेको हैन र म त्यहाँनिर चाहिँ वाक गर्न जान्थेँ र जाँदा जाँदा त्यो पार्कमा चाहिँ यति राम्रो राम्रो फुलहरू है कस्तो कस्तो फुलहरू भन्नुहुन्छ त्यहाँनेर ढकमक्क परेर फुलिरहेको र त्यो देखेर चाहिँ मलाई पनि एकदमै बेसी इच्छुक लाग्यो हैन त्यो फुलहरू देखेर मलाई पनि मेरो घरमा फुल रोप्ने फुल सजाउने एकदमै बेसी इच्छुक लाग्यो त्यही भएर म चाहिँ त्यहाँबाट चाहिँ बागवानी सुरु गर्न चाहिँ मतलब उत्साहित भएको हो र मैले चाहिँ त्यहीँबाट प्रेरणा पाएको हो